फुल बिरुवाहरूलाई चाहिँ अब मौसम अनुसारले गर्दा विन्टरहरूमा गर्दा त अब घामै चाहिन्छ हो किन भन्दा घाम पनि मधुरो खालको लाग्छ त्यसले गर्दा त्यस्तो केही हानि हुँदैन रेनी सिजनमा चाहिँ अब घाम पनि एकदमै कडा हुन्छ पानी आयो भने फेरि बेसी पानी आयो भने पनि त्यो फुल बिरुवाहरू बेसी पानी भएर पनि कुहिन्छ त्यसले गर्दा चाहिँ अब ओझेलमा राख्नु पर्छ जहाँनिर डाइरेक्ट घाम पनि पानी पनि बेसी नपर्ने जग्गामा